गायक भए पछि आफ्नो गलालाई ठिकसँगले राख्नुपर्छ ठिकसँगले राख्नुको लागि के हो भने गायकहरूले धेरै प्रकार कुराहरूलाई अप्नाउनु पर्छ जस्तो कि ठिक समयमा सुत्ने बस्ने अनि जे पायो त्यो पनि सेवन गर्नु हुँदैन गायकहरूले अनि समयलाई बिहान र बेलुका उनीहरू गायकहरू के भने एउटा राग भनिन्छ त्यसलाई साधना गर्नुपर्ने जताभावी साधन गर्ने होइन बिहानको गर्नुपर्ने राग बिहान गर्ने हो अनि बेलुका गर्ने रागलाई बेलुका गर्ने त्यो बेलुका गर्ने राग बिहान गरेर हुँदैन किनभने त्यो अनुसार जुन हामी मान्छे दिनभरी काम गरेर राती सुतेको हुन्छौँ त्यो सुसुप्त अवस्थामा हुन्छ ह अरे अब हामी सुते जब बिहान हुन्छ त्यो प्राय मान्छेको सबै पनि मान्छेको फेरि नौलो रूप पाएको जस्तो सबै कुरो मान्छेले बिहान उठेर आङ तान्ने उयोहरू गर्छन् त्यही प्रकारले हाम्रो सबै अङ्ग नै अब नानी जस्तो नै भएको हुन्छ भनौँ न त्यसले गर्दाखेरि गायकले मेनली आफ्नो गलालाई ठि कसँग राख्नुपऱ्यो बिहानै उठ्ने बित्तिकै त्यो साधन गर्ने होइन उसले दैनिकी अब अरू धेरै कामहरू गरिसकेर ठिकसँग आफूलाई उयो गरे गरेर आफूलाई तयार गरेर मात्रै राग गर्ने हो है अनि अर्को कुरो खानपिनमा धेरै याद गर्नुपर्छ गायकहरूले त्यो अमिलो पिरो यो कुराहरूदेखि धेरै बाँच्नुपर्छ अनि शरीरलाई बाधा हुने मानसिकलाई पनि बाधा हुने यो कुराहरू सास् स्वास्थ्यलाई हानी हुने वस्तुहरू चाहिँ सेवन गर्नु हुँदैन अनि जताभाबी अब तपाईँको अब के भने गायकले एउटा उच्च स्वरमा पनि गाउनु भएन त्यो राग अनुसार नै गाउन नत्र भने उच्च स्वरमा एकैचोटी उच्च स्वरमा गा गाउदाखेरि उसको सधैँ भरीको लागि स्वर बिग्रन सक्छ भोकल कर्ड भन्छ त्यो फाटेर त्यो घोर्ले स्वर हुन सक्छ न त्यसपछि त्यो न कुनै मिठास ल्याउनुसक्छ गाउनु सक्छ उसले तर मिठासपना चाहिँ हुँदैन यस कारण गर्दाखेरि गायकहरूले भुलेर पनि यो यी कुराहरूलाई चाहिँ प्रयोगमा ल्याउनु हुँदैन